हाम्रो घरदेखिन् अलिक माथिल्लो चाहिँ पिकनिक खाने जग्गा छ हो त्यहाँदेखिन् साथीहरूसँग गएको पिकनिक खानुलाई यति राम्रो लाग्यो यति राम्रो लाग्यो त्यहीँ त कि क्या साथी साथी भएर अरूको बारीको अम्बकहरू पनि चोरेर खाएको त्यो यादगारहरू अहिले पनि मलाई पुरा याद आउँछ हो अनि त कसैको अम्बक चोरेको कसैको गुवाहरू चोरेर खाएको हो पिकनिक जाँदाखेरि लिएर गएको खाएर त्यहाँ नाचेको मस्ती गरेको हैन साथी साथीको कतिवटा बात गरेको त्यो सब मलाई चाहिँ याद आउँछ कि पिकनिकको चाहिँ अहिलेसम्म पनि याद आइरहन्छ त्यो पहिला त बिमला साथी थियो दुर्गा साथी थियो हो उनीहरू बोलेको उनीहरू नाचेको उनीहरूले रमाइलो गरेको म पनि सँगै थिएँ कस्तो मजा लागेको थियो त्यही याद चाहिँ मलाई कि पिकनिक जाँदैखेरि सफर गर्दैखेरि याद आउँछ हाम्रो गाउँदेखि चाहिँ नि अलिक माथिल्लो बडाहरूको अम्बकहरू चोरेर खाइदिएको